हिमासयन ट्राभल्स हो म कालिम्पोङबाट सिलगडी जानुपर्ने छ हजुरहरूको वेबसाइटमा देख्दाखेरि हजुहरूको गाडी उपलब्ध भएकोले गर्दाखेरि त्यसको भाडा कति छ होला सानो गाडीमा र ठुलो गाडीमा कति पर्छ होला डिफरेन्सहरू पनि त्यो पनि बताइदिनुहोस् न